हेलो हजुर हजुर खै दुध त माथिबाट जस्तो आउँछ मैले जहाँ जहाँबाट दुधहरू ल्याउँछु म त त्यस्तै दुध पठाइदिन्छु एकदमै अब मैले केही त्यहाँनिर केही थपेको केही गर्ने त्यस्तो कामै गरेको छैन हजुर हजुर ए म त्यसो भए अब अब दुध ल्याउने जहाँबाट म दुध ल्याउँछु त्यो जग्गामा म कम्प्लेन गर्छु नि त म पनि तपाईँहरूले ठिकै भनिदिनु भयो होइन तपाईँहरूले पनि पैसा दिनुहुन्छ त्यो कुरा म पनि मान्छु नि तपाईँहरू पैसा दिनुहुन्छ अब जहाँ जहाँबा दुध ल्याउँछु म पनि त्यहाँ कम्प्लेन गरेर म पनि अब भन्छु अब नेक्स्ट टाइमदेखि दुध एकदम राम्रो पठाइदिनु नभए चाहिँ म दुध अन्त्यै जग्गाबाट ल्याउँछु भन्ने एउटा उनीहरूलाई पनि कम्प्लेन गर्छु नि अब तपाईँहरूलाई हजुर हजुर तपाईँले ताम दाम तिरेअनुसार नै म अब तपाईँहरूलाई राम्रो दुध दिने कोसिस गर्छु नि त्यही त म पनि विचार गर्दैछु एकदुई दिनदेखि दुध एकदमै पातलो पातलो आएकोजस्तो लाग्दैछ हजुर हजुर हजुर ए हुन्छ हुन्छ म एकदम अब अब दुध पठाउनुभन्दा अगाडि पहिला म तपाईँलाई म विचारेर म पठाइदिन्छु नि यदि त्यस्तै पातलो दुध छ भने म आफै नै पठाउदिनँ कि बन्द गरिदिन्छु बरू या भन्छु तपाईँलाई हुन्छ अब नेक्स्ट टाइमदेखि त्यस्तो हुँदैन नि हुन्छ ल ल ल हुन्छ